ए ओई निकिता के गर्दैछस् तँलाई साँची तँ के गर्दैछस् अहिले बसिरहेको छ ए अन्त सुन न अस्ति मैले तँलाई टिसर्ट भने नि मैले ब्ल्याक ब्ल्याक कलरमा किनेको थिएँ कि अलिक सस्तो पऱ्यो भनेर तँलाई पनि किन भनेको थिएँ होइन तर ओई अलिक राम्रो हुँदैन रहेछ नि कलरहरू सबै उड्दोरहेछ हौ मलाई त मनपरेन हौ त्यो टिसर्ट किन्नु कि तेरो टिसर्ट कस्तो भयो ए अँ ए लगाएकै छैनस् अनि के गर्दैछस् ए टिभी हेर्दैछस् ए के हेर्दैछस् के वाच गर्दैछस् टिभीमा चाहिँ अनि ए सिरियल ए कुन सिरियल झाँसीकी रानी ए अँ ठिकै छ त अन्त को को छ ए एक्लै ए ल ल ल अन्त खबरहरू ठिकै छ अन्त तँलाई तँलाई त्यो टिसर्ट मनपऱ्यो कि मनपरेन मलाई त पुरा मनपऱ्यो तर उयो भयो मलाई पुरा उयो भयो हौ रिगरेट भयो अब बित्थामा किनेछु जस्तो भइरहेको छ यो टिसर्ट त ल ल ओई अहिले राख्छु ल